हेलो यो इजे रेस्टुरेन्ट हो म त्रिपाईबाट बोल्दैछु भोलि हाम्रो एउटा प्रोग्राम छ कि सो त्यसको लागि नि अलिक खाने कुराहरू चाहिएको थियो तपाईँकोमा के के पाउँछ होला खासै मलाई चाहिँ चाहिएको थियो अलिक भेज थुक्पा हो चिकन मोमो चिकन चाउमिन चिकन फ्राइड राइस फिसहरू पनि चाहिन्थ्यो हो सलाद भयो भने अझै राम्रो हुन्थ्यो त्यहाँदेखि भयो भने फास्ट फुडमा यसो बर्गरहरू छ भने जस्ट खाजाको लागि त्यहाँदेखि अरू के के पाउँछ होला फास्ट फुड जस्तै खाजाको लागि अरू भयो भने चियाहरू पनि चाहिन्थ्यो चियाको साथमा बेकरी बिस्किटहरू हो अन्त त्यसको क्वालिटी कस्तो हुन्छ होला तर नि त्यसको दामहरू अब कत्तिको छ यसो मलाई अगाडि नै जनाइदिनुस् न ल अनि टाइममा आइपुग्छ कि पुग्दैन होइन यसो मलाई सबै भनिदिनोस् न ल